हेलो मुकेश ट्राभल एजेन्सी हजुर हजुर म रुस्तम अली बोलेको कि आज होइन म आजको लागि त्यो बुक्स गरेको बुक गरेको थिएँ क्याब अहिलेसम्म आइपुगेको छैन त हजुर रुस्तम अलीको नामले बुकिङ छ हेर्नु त हजुर हजुर होइन क्याब क्याब ड्राइभरलाई मैले त कल नम्बर त पाएँ कि क्याब ड्राइभरलाई कल गरेको उसले उठाएकै छैन नि त उठाएकै छैन भन्नोस् त लु अब हामीले त्यति डिटेल्स पाइरहेको छ हामीले बिहान छ बजीतिरै आइपुग्छ भन्दै थियो क्याब अहिलेसम्म आइपुगेकै छैन होइन लु हेर्नोस् त अब म पुरै फ्यामिलीसित रेडीसेडी भएर यहाँ घरबाहिर निक्लिरहेको छु आधा घन्टासम्म आधा घन्टासम्म वेट गर्दैछु म आधा घन्टा भइसक्यो वेट गरेको मैले होइन कस्तो खालको ड्राइभरहरू अब उठाउनु त पऱ्यो नी अन्त एजन्सीमा छ भने त काम कामको लागि त उठाउनु त पऱ्यो नी अन्त यसो फ्यामिलीसित घुम्नु जाउँ भनेको खोइ त सुरुमै त बिगारिदिइहाल्छ त होइन होइन यो चाहिँ राम्रो भएन है अब तपाईँले अब तपाईँले एजेन्सी खोलेको छ तर अब तपाईँले राम्रो ड्राइभर राख्नु पऱ्योन्त जो फोन उठाउँछ अब उसले अब उसले फोनै उठाएको छैन अन्त हामी कसरी चाहिँ के गर्नु भन्नु त अब एउटा त हामीले छिटो छुट्टी पाउँदैन हो अब यसो छुट्टी पाएको बेलामा घुम्नु जाउँ भनेको तपाईँहरूले यसो गरिदिन्छ होइन होइन यस्तो ड्राइभर चाहिँ तपाईँको एजन्सीको लागि ठिक होइन है होइन अब हामी त यहाँ यहीँ पर्खिरहेको छ नि एड्रेस जहाँ दिएको थियो त्यसकै अगाडि नै पर्खिरहेको छ हामी एक घन्टा भइसक्यो आधा घन्टा भइसक्यो घरबाट निक्लेको हामी भन्नुस् त लु अहिलेसम्म आएको छैन यो त भएन नि त हौ अन्त होइन होइन यो त ट्याक्कै भएन होइन हजुर छिटो पठाइदिनु हजुर एड्रेसहरू छ होला तपाईँकोमा हो होइन छिटो पठाइदिनु है होइन होस् त्यो ड्राइभरलाई होस् छोडिदिनु अर्को अरू नै ड्राइभरलाई पठाइदिनु होस् हजुर अर्कै ड्राइभरलाई पठाइदिनु हजुर हो कि तर अब त्यो ड्राइभर पनि अब आफ्नो काम गर्ने रोजी रोजी जेले चल्दैछ अब त्यो त गर्नु भएन नि त अब कि आउनु मन छैन भने या फिर कि अरू काम पऱ्यो भने इन्फर्म गर्नुपर्थ्यो अब हेर्नोस् त तपाईँलाई पनि भनेको छैन यहाँ हामीलाई पनि भनेको छैन हामीले कहिलेसम्म वेट गर्नु होइन कमसेकम चाहिँ भन्नु भन्नु पर्थ्यो है एक इन्फरमेसन चाहिँ दिनुपर्थ्यो है या त हामीले क्यान्सल गर्थ्यो या त हामी अरू क्याबहरू हामीले मँगाउनु सक्थ्यो नि त धोका गरिदिनु भयो नि हौ छ्या ल हुन्छ छिटो पठाउनु हुन्छ